आजको संसारमा नेपाली भाषा बोल्नेहरूलाई अब चुनौती सामना गर्नुपर्नेहरू के के हुन् भने अब नेपाली भाषा बोल्दाखेरि अब अरूको छेउमा नेपाली भाषा बोल्दा अङ्ग्रेजीहरू नजान्दाखेरि मानिसहरूले अर्कै पाराले हेर्ने गर्छन् अब अङ्ग्रेजी नै ठुलो अब बाहिरको सभ्यताको भाषा नै ठुलो भन्ने गर्छन् नेपाली पोसाकहरू भयो आफ्नो जातीय पोसाकहरू लाउँदाखेरि पनि अर्कै पाराले हेर्ने गर्छन् कि अर्कै लगाइपठायो कि कि नलाउने कुरा लगाइपठायो कि भनेर हेर्ने गर्छन् चुनौतीहरू धेरै नै छन् कतिजगा बुझ्दैनन् नेपाली बुझ्दैनन् अङ्ग्रेजीमा बोल्नुपर्छ कति नेपालीहरू अब सहरतिर बसेर दिल्ली मुम्बईतिर बसेर हिन्दी बोल्ने गर्छन् नेपाली भुलेर हिन्दीहरू बोल्ने गर्छन् अब त्योहरूलाई सबै राम्रो गर्नुको लागि चाहिँ नेपाली भाषाको मान्यता आफ्नो मातृभाषाको मान्यता सिकाउनु नै सबैभन्दा मुख्य कुरा भएको छ अहिले चाहिँ